मलाई चाहिँ अब मसलाहरू बनाउनु घरमा अब चिकनको लागि चाहिँ अब होइन अदुवा भयो लसुन भयो प्याज टमाटरहरू चाहिँ अब मिक्सीमा ग्रेट गरेर एकदम बनाएको चाहिँ अब मलाई पुरा मन पर्छ हो चिकनको लागि चाहिँ एकदम ग्रेट गरेर मसालाहरू बनायो भने चाहिँ अब एकदम स्वादिष्ट हुन्छ चाहिँ घरेलु अब घरको कुखुराहरूको लागि चाहिँ हो अब देसी खाँदा चाहिँ अन्त ब्रोइलरहरू खाँदाखेरि चाहिँ अब ब्रोइलरहरूको लागि चाहिँ भिन्न मसालाहरू बनाउनु पर्छ अब जस्तै त्यसमा अब बजारको मसालाहरू अब चिकन मसालाहरू हुन्छ त्यसलाई पनि मिक्स ग गऱ्यो अदुवा लसुन प्याज टमाटरहरू त्यसलाई चाहिँ हल्का बोयल गरेर होइन बोयल गरेर त्यहाँबाट त्यसलाई पनि मिक्सीमा ग्रेट गरेर बनायो भने त्यो पनि एकदम टेस्टी हुन्छ अनि माछाको लागि माछाको लागि पनि अब तोरी तोरी भयो तोरी हालेर अदुवा लसुन प्याज चाहिँ अब कम हाल्नु पर्छ माछामा अब त्यसको मसाला बनाएर चाहिँ माछाहरू बनाउँदा पनि अब राम्रो हुन्छ अब टेस्टी हुन्छ मलाई चाहिँ अब घरमै घरेलु मसालाहरू नै मन पर्छ घरेलु मसालाहरू चाहिँ बनाएर अब राख्यो भने चाहिँ अब धेरै दिनसम्म टिक्छ घरेलु मस मसला चाहिँ अब बजारको मसाला भन्दा घरेलु मसम मसालाहरू चाहिँ अब टेस्टी हुन्छ अब मन पर्ने अब खाने खाले हुन्छ अब बाहिरको मसालाहरूमा चाहिँ हुचिङहरू मिसाएको हुन्छ हुचिङहरूले गर्दाखेरि चाहिँ अब त्यस्तो टेस्टी आउँदैन घरको मसाला भनेको घरकै हुन्छ अब एकदम राम्रो हुन्छ टेस्टी हुन्छ घरको अनि मसाला मलाई चाहिँ घरकै मसालाहरू आफैले आफ्नै हातले बनाएको मसालाहरू चाहिँ एकदम मन पर्छ